मलाई अब सबैभन्दा मनपर्ने माछाहरू भनेको रुई माछाहरू हो अनि खानु राम्रो लाग्छ खाना राम्ररी मिठो लाग्छ त्यो चाहिँ खाँदाखेरि अब सामान्य रूपमा मान्छेहरूले सधैँ मनपराइ बस्ने भनेको चाहिँ अब मान्छेहरूले सधैँ मनपराउने रुई माछा पङ्कज माछाहरू रेगुलर मान्छेहरूले खाइरहनु भएको हुन्छ सधैँ देखिरहेको अब दोकानहरू जाँदाखेरि पनि देखिबस्छौँ हामी उनीहरूले रेगुलर किनिरहेको हुन्छ उनीहरूलाई धेरै मनपर्छ त्यो माछाहरू कति मा मासुहरू नखाने हुन्छ माछा मात्रै खान्छ अब कति अब सानसानोहरू माछाहरू खान्छ अब जस्तो कि मलाई अब रुई माछा मनपर्छ मलाई त्यो मात्रै मनपर्छ म त्यो मात्रै खान्छु अब अरू अरू आफ्नो आफ्नो चोइसहरू हुन्छ